फुलबारी बचाउनुको लागि हामीले सिसा रा पानीको सिसाहरू ओढाएर हामी राख्छौँ किनभने हामीले बाँसहरू पाउँदैन हाम्रो बाँसहरूको एकदमै प्रब्लमहरू छ गाउँ छिमेकमा र गाउँ छिमेकमा काम गर्ने मान्छेहरू पनि पाउँदैनौँ त्यसैले गर्दाखेरि हामी पानी कागजहरूबाटै हामी जोगाएर राख्छौँ फुलहरूलाई फुललाई